हाम्रो क्षेत्रमा कुनै पनि विशिष्ट बुनाई सिलाईको ढाँचाहरूको बारेमा मलाई केही ज्ञान छैन तर भन्नु पर्दा मलाई यो परम्परागत लुगा बनाउने प्रयास पनि मैले गरेको छुइनँ तर अवश्य नै म परम्परागत लुगाहरू लगाउने गर्छु जस्तै कि आबो भन्नु पर्दा दौरा सुरुवाल ढाकाटोपी तामाङले लगाउने बक्कु आदिहरू म लगाउने गर्छु तर मलाई बनाउनु त त्यस्तो केही आउने छैन मलाई आउँदैन अनि म आहिलेसम्मन् मैले सिकेको छुइनँ